हेर्नुहोस् मैले कस्तो मन परेर मैले बुद्धको प्रतिमा मगाएको थिएँ होइन राम्रै थियो मैले अनलाइन अडर पनि गरेँ तर मैले जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ केही हुनु सकेन हेर्दाखेरि एकदम राम्रो तर प्याकेजिङ चाहिँ यति नराम्रो कि राम्रोसँगले यसलाई मजाले प्याकै नगरेको कारण चाहिँ यो फुटेछ र अब म के गर्नु अनलाइन अडर अब आइहाल्यो म कसरी चाहिँ अब यो राख्नु मैले कसैलाई यो उपहारको निम्ति दिन लागेको थिएँ तर म अब यसलाई कसरी राखौँ यति फुटेर यो बुद्धको प्रतिमाको टाउको नै गएछ अब म यो कसैलाई पनि गिफ्ट दिन सक्दिनँ त्यही भएर चाहिँ यसलाई चाहिँ अब फर्काउनु नै पऱ्यो होइन किनभने यो राम्रोसँगले यसको प्याकेजिङ नै राम्रो भएको छैन अलिकति राम्रोसँगले गरेको भए र यो पफ खाल्के त्यो र्यापरहरू लगाएको भए सायद यस्तो हुँदैन थियो होला अलिकति अब तपाईँहरूले यसको प्याकेजिङ चाहिँ अलिकति राम्रो गर्नु पऱ्यो र म चाहिँ के भन्नु चाहान्छु भने चाहिँ अब मैले यति पैसा लगाएर चाहिँ अब यो किनेको छु र अहिले घडी मेरोमा पैसा पनि छैन त्यही भएर चाहिँ म चाहिँ चाहान्छु कि तपाईँहरूले चाहिँ यो चाहिँ फर्काइदिनुहोस् होइन किनभने अहिले मेरोमा पैसा छैन यो प्याकेजिङ पनि तपाईँहरूको भएन र मलाई अब चाँडोभन्दा चाँडो चाहिँ मेरो चाहिँ पैसा चाहियो मलाई चाहिँ पैसा दिनु भयो भने चाहिँ तपाईंहरूलाई चाहिँ एकदम राम्रो हुने थियो